अब मैले बिहे गर्नु अगाडि चाहिँ अब मैले त्यस्तो अब पढे्को पनि छुइनँ अब अलिकति सानो क्लासमा पढ्दा पढ्दा बिमारहरू भएर त्यतिकै स्कुलहरू छोड्नु पऱ्यो स्कुलहरू जान पनि पाइनँ अन्त त्यसपछि चाहिँ मैले चाहिँ गाउँतिरै नै कामहरू गरेँ दोकानहरूतिर अन्त दोकानतिर अरूको घरहरूतिर चाहिँ अब कामहरू गरेर चाहिँ सानोमै अब गरेँ कामहरू चाहिँ गरेर सिकेँ धेरै सिकेपछि चाहिँ अनि म चाहिँ अनि यहाँनिर त अब त्यस्तो पैसाहरू पनि पाउँदैन्थ्यो त्यसपछि चाहिँ मैले अब यहाँनिर धेरै कामहरू सिकेको थिएँ त्यहाँदेखिको चाहिँ अब अलिअलिको त्यो प योहरू गरेर चाहिँ एट पासको सर्टिफिकेटहरू मिलाएर आफ्नो मान्छेहरू थियो त्यहाँदेखि मिलेर मिलाएर चाहिँ क्लास एटको सर्टिफिकेटहरू बनाएर चाहिँ पासपोर्टहरू बनाएँ मैले आफ्नो लागि अनि पासपोर्टहरू बनाएपछि चाहिँ मलाई चाहिँ अब पुरा सानैदेखि बाहिरहरू जान पनि इच्छा थियो र सानोमा चाहिँ बिमार भएको कारणले चाहिँ अब केही गर्न सकिनँ ठुलो भएको बिहे गरेपछि चाहिँ त्यहाँदेखि म धेरै अलिकति भए पनि जाती भए राम्रो भए पछि चाहिँ मलाई बिहे ए बाहिर जाने इच्छा थियो अनि बाहिर पासपोर्टहरू सबै बनाइसकेपछि चाहिँ मैले बाहिर जान ट्राई गरेँ दुबईको लागि ट्राई गरेँ क्लास एटको सर्टिफिकेटमा त अब त्यस्तो राम्रो कामहरू पाउँदैन त्यहाँदेखि त्यही भएर चाहिँ घरकै कामको लागि चाहिँ ट्राई गरेँ घरको कामको लागि चाहिँ ट्राई गरेपछि चाहिँ मैले एउटा घरमा त्यहाँनिर चाहिँ दुबईमा एउटा अरबिक फ्यामिलीमा चाहिँ मैले इन्टरभ्यू गरेँ होइन त्यसपछि चाहिँ नानी हेर्नको लागि चाहिँ अब मैले गरेको थिएँ नानीहरूको लागि चाहिँ गरेको थिएँ त्यो घरमा चाहिँ अब चार पाँचजना नानीहरू रहेछ अरबिकहरूको अनि त त्यहीपछि चाहिँ अब इन्टरभ्यू भयो मेरो त्यहाँदेखि तिनीहरूसँग त्यहाँनिर इन्टरभ्यूमा पनि अब सबै सोद्धो रहेछ मैले अब भनेँ हिन्दीबाटै भन्यो उनीहरूले अब इङ्लिस त अब आउँदैन थियो त्यही भएर अब तिनीहरू पाकिस्तानीहरू हिन्दीबाटै सोद्धो रहेछ अनि हिन्दीबाटै भनेपछि चाहिँ मैले उसले जा मलाई हुन्छ भनेपछि चाहिँ मेरो एजेन्टलाई भनेछ अन्त हुन्छ अब उयोहरू पठाइदिन्छु म भिजाहरू भनेपछि चाहिँ अन्त म पनि त अब घरबाट जाने भएँ सबैजनालाई घरमा पनि भनेँ मैले त्यहाँदेखिको हुन्छ भनेर सबैजनाले जाऊ हुन्छ त गर्नु काम भनेर भन्नुभयो बुढालाई पनि भनेँ त्यसपछि चाहिँ मेरो उताबाट भिजा टिकटहरू पनि आयो त्यहाँदेखि म त्यहाँ त्यसको एक महिना बादमा आयो त्यहाँदेखि म गएँ त्यहाँदेखि त्यहाँनिर म काम गर्न सुरु गरेँ गएको भोलिपल्टदेखि चाहिँ काम गर्न सुरु गरेँ त्यस काम गर्न सुरु गरेँ फर्स्ट फर्स्टमा त पुरा साह्रो पऱ्यो अब मलाई त त्यहाँनिर काम गर्नु नयाँ उसमा गएर ठाउँमा गएर त्यहाँबाट पछि चाहिँ दुई महिना लाग्यो मलाई त्यहाँनिर चाहिँ बानी गर्नुको लागि चाहिँ त्यहाँनिर चाहिँ मैले गरेर चाहिँ दुई वर्ष काम गरेँ त्यहाँनिर मैले नानीहरू हेरेँ अरू पनि गरेँ सबै कामहरू दुई वर्ष गरेपछि त्यस बादमा चाहिँ म घर आएँ घर आएँ सबै फ्यामिलीहरूसँग अब धेरै वर्ष घरमा आएर चाहिँ एक दुई वर्षहरू बसेँ बसेर चाहिँ त्यसपछि चाहिँ फेरि म उता मुम्बई गएँ मुम्बईमा पनि यस्तै घरको कामहरू गर गर्दैछु अहिले पनि त्यस्तै हो अहिले चाहिँ अब म गर्दैछु अहिले चाहिँ छुट्टीमा म घर आाएको छु अब अलिक महिना बसेर चाहिँ फेरि म उतै काममै जान्छु